मलाई कतिपय कुराहरूले धेरै खुसी बनाउँछ अहिले त एउटा कुराले मलाई धेरै खुसी बनाउँछ त्यो चाहिँ के हो भने मेरो कारणले जब कोही खुसी हुन्छ मेरो कारणले मेरो कारणले गर्दाखेरि अर्को व्यक्ति खुसी हुन्छ भने म त्यो कुराले धेरै खुसी बनाउँछ मलाई मनमा अनि जब मेरो नानीहरूले मैले बनाएको व्यन्जनहरू मिठो मानेर खाइदिन्छ त्यो कुराले म धेरै खुसी बनाउँछ मलाई गरिब दुःखीहरू जसले भोको पेट हुन्छ उनीहरूलाई सहायता गर्न मनपर्छ अनि जब पनि कुनै पनि भोको पेट मान्छेहरू देख्छु म उनीहरूलाई जब खाना खुवाउन पाउँछु चाहे किनेर होस् चाहे बनाएर दिन सकौँ त्यो कुराले पनि म मलाई धेरै खुसी बनाउँछ अनि जब कसैलाई कुनै कुरा अब कुनै कुराको सहायता चाहिएको हुन्छ अनि त्यो कुरामा म उसलाई सहायता दिन सकेँ भने पनि त्यो कुराले पनि मलाई धेरै खुसी बनाउँछ